मलाई खाने कुराको हिस्साको रूपमा एकदमै मनपर्ने खाद्य व्यञ्जनहरू चाहिँ हुन् घरमा बनाइएको बस्तीको चामलको धानको चामलको भात अनि गुन्द्रुकको गुन्द्रुकको झोल त्यसरी नै किनेमाको चटनी अनि गोर्खे अचार इत्यादि हुन् यसरी नै विभिन्न चाड पर्वमा बनाइने खिर अनि सेलरोटीहरू पनि मलाई एकदमै मन पर्छ अनि यो व्यञ्जनहरू तयार गर्दाखेरि चाहिँ खिर बनाउँदा चाहिँ नरिवल अनि चिनीको एकदमै धेरै मात्रामा प्रयोग गरिन्छ र अन्य अन्य सब्जीहरू बनाउँदा चाहिँ थोरै मात्रामा मसालाको प्रयोग गरिन्छ